म नियमित रूपमा नै ध्यान र प्राणायाम गर्ने गर्छु है बिहान पाँच बजी उठेर म ध्यानमा बस्छु आधा घन्टा अनि त्यसपछि योग गर्छु है जतिवटा युट्युबमा हेरेर यो योग जतिवटा सिकाएको हुन्छ त्यो बिहान म घरमै बसेर नै योगहरू गर्छु र त्यसले धेरै मेरो शरीरलाई र मस्तिष्कलाई ब्यालेन्समा ल्याउनुको लागि धेरै महत्त्वपूर्ण भूमिका खेलेको छ है र योग र ध्यानको अभ्यासले गर्दाखेरि मानिसमा एककिसिमको सेल्फ कन्फिडेन्स बुस्ट अप भएर जान्छ है मान्छेको इम्युनिटी सिस्टम इम्युन सिस्टम जुन चाहिँ हाम्रो रोग प्रतिरोधक प्रणाली छ त्यसलाई पनि सुदृढ बनाएर लान्छ है र त्यसले त्यो चाहिँ मैले आफैले पनि महसुस गरेको छु र म नियमित रूपमा नै ध्यान र प्राणायाम चाहिँ गर्ने गर्छु